यहाँनिर हाम्रो नगरकट्टा छेउमा चाहिँ एउटा टुरिजम स्पट भएको छ त्यहाँनिर चाहिँ र हामी चाहिँ सबै साथीभाइ मिलेर चाहिँ बाइक स्कुटीमा चाहिँ घुम्नु जाने भएका थियौँ र हामी एक हप्ता जस्तो अगाडि घुम्नु गएको पनि थियौँ अनि त त्यहाँनिर ठाउँहरू त एकदमै राम्रो छ अनि त चिसोको कारणले चाहिँ मजाले ज्याकेटहरू बोकेर गएका थियौँ किनभने बाइक स्कुटीमा पुरा हावाले भेट्छ र त्यहाँनिर जाँदाखेरि चाहिँ झन्डै एक ढेड किलोमिटर चाहिँ यस्तो रफ बाटो हिँड्नुपरेको थियो अनि त हामी पुग्दाखेरि चाहिँ घरबाट चाहिँ चटक्कै भएर निस्केको थियौँ सबैजना क्रिम पाउडर लाएर तर त्यहाँ पुग्दाखेरि चाहिँ त्यो डेढ किलोमिटर जस्तोको रफ बाटोले चाहिँ हामी धुलै धुलो यस्तो डर लाग्दो माटो धुलो टालिएर चाहिँ हामी चाहिँ डरैलाग्दो भएर त्यहाँ पुगेका थियौँ तर भए पनि मज्जा गऱ्यौँ त्यहाँनिर डुलडाल गरेर फेरि भर घरै भरे चाहिँ घर फर्किँदाखेरि चाहिँ फेरि त्यस्तै भएका थियौँ त्यही बाटो आउनुपरेको अनि त घर आइपुग्दाखेरि त्यस्तै धुलै धुलो भएका थियौँ त्यहाँ घुम्नु चाहिँ एकदमै मजा आएको थियो घुम्ने ठाउँहरू चाहिँ दाम्मी दाम्मी थियो तर यो चाहिँ भर्खर नयाँ बनाएकोले गर्दाखेरि पनि होला एकदमै रमाइलो भएको थियो त्यहाँनिर घुम्नु